हउ अलिक भन न अँ सुन्दैछु भन न अँ निस्किनु त निस्किनै पर्छ हौ आजकल जिउ पनि एकदमै हेभी भइसकेको छ कि कि अन्त यसो अब वकमा गयो भने चाहिँ जिउ पनि हल्का हुन्छ वेदर पनि राम्रै हुन्छ आखिरमा हो अँ त्यही त अँ त्यही त टाइममा अब बिहान उठेर वकमा गयौँ भने चाहिँ राम्रो हुन्छ नि हो अँ हुन्छ वेदर राम्रो छ भने त गएकै राम्रो नि वकमा त हो अन्त वकमा गयो भने यसो जिउलाई रिफ्रेस पनि हुन्छ दिनभरि घर बसिरहनु भन्दाखेरि अँ टाइममै उठेर टाइममै गयो भने राम्रो हुन्छ त्यसो गरे भने राम्रै हुन्छ नि हामीलाई यतिकै घरमा बसिरह्यो भने त्यस्तो बिमार हुने चान्सेस धेरै हुन्छ नि अहिले अँ फ्रेस हावा आउँछ अन्त हेल्थलाई पनि राम्रो हुन्छ नि हो अब अलिक चाहिँ अब अरू छिमेकीहरूलाई सोध्दा हुन्छ नि कि को को जान्छ अरू इन्ट्रेस्टेड छ भने गयो गएन भने दुइ भाइ चाहिँ जाउँ न है बिहान अँ दुइ तिन राउन्ड लायो भने त इनफ भइहाल्छ डेलीको लागि है ए अँ ए अँ अनि जाँदा हुन्छ नि

अँ जिउ पनि फ्रेस हुन्छ विशेष त जिउ हो अरू भन्दा पनि अनि घर बसेकोले कस्तो भइरहेको छ जिउ पनि कि अँ त्यही त घर बसेकोले मोटाएर कि अहिले छैन त्यस्तो घरमै अब के छ र हो अब हेरौँ पछिपछि कताकता लाग्नु पर्ने हो अन्त अहिले के छ तिम्रो ए अँ अँ अँ ठिकै छ ठिकै छ भोलिदेखि जाउँ न ल बिहान म तिमीलाई कल गर्छु ल ल ल ल ल म कल गर्छु नि ए अँ ल भोलिदेखि एउटा टाइम मेन्टेन गरौँ न ल ल को को जान्छ म सोध्छु कि अरू गएन भने पनि दुई भाइ चाहिँ जाउँ न ल ल ल ल